मैले चाहिँ अब खाना बनाएको चाहिँ मैले साथी भाइबाट सिकेको चाहिँ असी सालदेखि हो हो असी सालदेखिको चाहिँ यता चाहिँ मैले सबै खानाहरू अब त्यो साग भयो अब साग अब सागहरू कोही बेला अब गुन्द्रुकको झोल पनि बनाइहाल्छु साग अब त्यो मुसुरीको दाल पनि बनाइ हाल्छु त्यहाँदेखि अरू कुरो अरू त के हो र अब भएको चाहिँ घर परिवारमा के खान्छ त्यही म बनाइहाल्छु त्यति चाहिँ बनाउँछु म साह्रै किसिम किसिमको आइटम चाहिँ बनाउनु चाहिँ मलाई त्यति पारा चाहिँ छैन